हामी बसेको जग्गामा धेरै किसिमको धर्महरू मुस्लिम साई किसिम धर्महरू छ अनि जात पनि जाति जातिको मानिसहरू धेरैजना बसेको छ मुसलमान हिन्दू अनि बङ्गाली बिहारी यिनीहरू यो जातिहरू धेरै धेरै बसेको छ हामी सबैजना मिलेर सबै छासमिस बसी बसिरहेको छौँ सबैजना मिलेर बसिरहेका छौँ अनि धेरै धर्महरू पनि विभिन्न किसिमको धर्महरू पनि आफ्नो आफ्नो मानिरहेको छ अनि जात पनि आफ्नो आफ्नो जातमा बसिरहेको छ विभिन्न किसिमको जातहरू पनि बसिरहेको छौँ हामी सबैजना मिलेर